मेरो विचारमा चाहिँ अब खेलकुद भन्दाखेरि चाहिँ अब खेलकुदमा रनिङहरू भइबस्छ जिउ फिट भइबस्छ है त्यो सुतिरहेको जस्तो हुँदैन त्यो लोसेहरू हुँदैन अब कुदिरहने हो भने जिउ एक्टिभ पनि हुन्छ माइन्ड पनि फ्रेस हुन्छ चार बजी उठेर अब बिहानै उठेर खेलकुद गर्यो भने फुटबलहरू खेल्नु जान्छ कसै क्रिकेटहरू खेल्नु जान्छ है त्यसरी बिहान उठ् उठ्ने पनि एउटा उयो हो नि त अब टाइम हुन्छ है त्यस नौ बजीसम्म सुतेरहरू हुँदैन त्यो खेलकुदले चाहिँ नानीहरूलाई राम्रो गर्छ सबैजनालाई राम्रो गर्छ माइन्ड फ्रेस हुन्छ एक प्रकारको जिउहरूलाई पनि राम्रो हुन्छ फिटनेसहरूको लागि भयो एउटा फिटनेसहरूको लागि भयो है त्यो मोटा मोटाउनेहरू पनि खेल्नुपर्छ खेलकुद चाहिँ है त्यो खेलकुदले त राम्रो हुन्छ फिट्नेसपट्टि चाहिँ म चाहिँ त्यही भन्न चाहन्छु राम्रो हुन्छ जतिसक्दो चाहिँ